मेरो चाहिँ दिदी छ दिदीबहिनी अन्त दिदीबहिनी धेरै मात्रामा छ तर मेरो मसँग मिल्दोजुल्दो चाहिँ को चाहिँ एकजना बहिनी छ अनि ऊसँग मेरो अनुहारहरू पनि अब एउटै छ सेम सेम सिमिलर छ तर अब बानीबेहोरामा चाहिँ जस्तो उयो छैन उसको अर्कै ऊ ऊ अर्कै खालको मान्छे छ म अर्कै खालको मान्छे छु उसको मेन्टालिटी र मेरो मेन्टालिटी अब त्यस्तो मिल्दैन तर हामी मिल्नु चाहिँ अब मिल्छु राम्रो छ होइन अरू अरूसँग भन्दाखेरि मेरो बहिनीहरूसँग बोन्ड चाहिँ एउटा चाहिँ राम्रो छ अनि होइन बहिनीसँग बोन्ड एउटा राम्रो राम्रो छ अब टाढोको टाढो टाढोको बहिनीहरू पनि छ तर तिनीहरूसँग पनि राम्रो छ बोल्नुचाल्नुमा तर अब त्यस्तो अब म जुन बहिनीसँग छु त्यस्तो चाहिँ त्यस्तो खालको अब चाहिँ होइन तर मेरो भाइहरू पनि छ तर भाइहरूसँग त म त्यस्तो अब मिल्दिनँ मिल्दिनँ होइन मिल्छु तर त्यस्तो छुइनँ तर अब दिदी अब दिदीबहिनीसँग मिल्न चाहिँ एउटा बाझ्दाखेरि पनि अब बाझिरहने बोलेन भने पनि म अब पहिला पहिला बोलाउन मन लागिहाल्छ अब झगडाहरू पर्यो भने पनि अब एकजना एकजना बोलेन भने पनि अर्को बोल्छ अर्को बोलेन भने पनि अर्को बोल्छ त्यस्तो खालको हो अन्त बोल्दै नबोल्ने त्यो रिस राखेर भित्रै त्यस्तो चाहिँ होइन अब बोल्नु चाहिँ बोल्छु राम्रो छ मलाई खुसी पनि लाग्छ मेरो दिदी र बहिनी चाहिँ एकदम मिल्ने छ होइन हाम्रो अनुहारहरू पनि एउटै एउटै छ सिमिलर छ राम्रै छ अन्त अब अब आमा र आमा र बाउ आमा र बाउ आमा र बाउपट्टि गएको भन्छ हामी चाहिँ दिदी चाहिँ आमापट्टि गएको भन्छ बाउ म चाहिँ बाउपट्टि गएको भनेर भन्छ होइन अन्त अनुहार चाहिँ सिमिलर छ हाम्रो सबै कुराहरू सिमिलर छ अनि त्यसलाई जे मन पर्दैन मलाई पनि त्यही मन पर्दैन त्यसलाई जे मनपर्छ मलाई पनि त्यो मनपर्छ एउटा हो त्यसको चाहिँ अब लुगाको ड्रेसिङ्स सेन्स त अर्कै छ अनि मेरो ड्रेसिङ सेन्स अर्कै छ त्यसले अब पुरा अब कल्चरल मन पराउँछ मलाई त्यस्तो कल्चरल त्यस्तो छ तर त्यस्तो मन पर्दैन भन्ने खालको चाहिँ होइन मनपर्छ बट अब अलिकति अ लिस्ट अ लिस्ट भन्दा पनि अब तल्लो दर्जामा चाहिँ अलिक माथि नै मनपर्छ त्यस्तो चाहिँ होइन तर राम्रो छ राम्रो म खुसी छु त्यस्तो बोन्डहरू बनाउनु पाएकोमा होइन अन्त म फरक चाहिँ पाउँदैन हामी दुईजनामा फरक चाहिँ पाउँदैन त्यस्तो फरकहरू हामी देखेको छैन अन्त हामी लुगाहरू पनि एउटै एउटै लगाउँछौँ साटफेर गरेर लगाउँछौँ होइन मिल्नु पनि मिल्छौँ राम्रो पनि छौँ बोलीचालीमा पनि राम्रो छ अनि पढाइमा पनि कति कुरा हेल्प हुन्छ उसले नजान्ने कुरा म सिकाउँछु मैले जानेको कुरा उसले सिकाउँछ अब कतिवटा अब एउटा उयो हुन्छ अब स्कुलहरूतिर दिएको असाइनमेन्ट प्रोजेक्टहरू पनि उसले गरिदिन्छ उसकोमा टाइम छ भने म गरिदिन्छु मेरोमा टाइम छ भने उसले गरिदिन्छ उसकोमा टाइम छैन भने पनि अब म जबरजस्ती अब उसले बिचराले ट्राई गरिदिन्छ गरिदिने अब सिकाइदिने दिदी यो के हो भने ने उसले सिकाइदिनुहुन्छ मलाई पनि त्यसले बहिनी यो के हो हेर्दे त ऊ चाहिँ अलिकति अब नेपालीमा चाहिँ अलिकति कमजोर छ अब इङ्ग्लिसमा चाहिँ अलिक पर्फेक्ट छ नि त त्यही भएर राम्रो छ अन्त त्यही भएर अब जुन जुन कुरामा ऊ अलिकति उयो छ त्यो कुरामा चाहिँ म हेल्प गर्छु अन्त जुन कुरामा ऊ छैन नि अब ऊ छैन होइन त्यहाँबाट म म गर्छु अब जुन कुरामा फेरि म छुइनँ त्यसमा उसले गर्दा त्यसले गर्दा चाहिँ म खुसी लाग्छ होइन अन्त थ्याङ्क यू मेरो दिदी होइन यस्तो गरिदिनुभएकोमा तपाईँले दिदीबहिनी बहिनी पनि राम्रो छ दिदी पनि राम्रो छ अनुहार तर मेन एक्ज्याक्ट अनुहार चाहिँ मेरो दिदीसँग मिल्छ बहिनी भन्दाखेरि बहिनी त सानो हुनुहुन्छ एकदम सानो इभन आफूभन्दा ठुलाले भन्दा मेच्युर हुन्छ नि त बुद्धि पनि अलिक राम्रो हुन्छ मेच्युर पनि भएको हुन्छ अलिक अब बोली त्यो राम्रो हुन्छ त्यसो भएर अब राम्रो छ बोल्नुहरू पनि बोल्ने तरिकाहरूमा त्यसो म रिसाएँ भने पनि उसले फकाउँछ ऊ त्यस्तो बाझिरहनु पर्दैन हामी होइन